मलाई चाहिँ यो यो भन्नु पर्दा चाहिँ के हो भनेदेखिलाई जुन चाहिँ हामीले त्यो साग सब्जीहरू रोप्छौँ है अब मैले हालैमा अस्ति एउटा रायो सागको बिउ छरेको थिएँ त्यसलाई मैले सानो यत्रोबट्टि बट्टा जस्तोमा थियो त्यसमा चाहिँ एउटा मजाले मुनिपट्टि कालो माटो लगाएर होइन माथिबाट यसरी मल लागएर यसरी स्वाट्टै छरेको थिएँ होइन त्यो छर्दाखेरि चाहिँ फे त्यो छर्दाखेरि त्यो चराचुरुङ्गीले के त्यो मसिनो दानाहरू जुन चाहिँ हामीले हाइब्रिड गरेको सागहरू रोप्छौँ है खानुको लागि बिउको लागि त्यति बेला रोप्दाखेरि चाहिँ त्यही त चराचुरुङ्गीले त्यो एकदमै त्यसलाई खेदो लाउँछ के हो त्यो बिउहरू हुनै लाउँदैन अरू त्यसलाई उम्रिनै लाउँदैन अब त्यो न न उम्रीकन त्यसलाई के यसो अब त्यसको चुच्चोले सबै निकालेर खाइ दिइहाल्छ अन्त निकालेर खाइ दिइहाल्छ अन्त हुँदै हुँदैन र पनि त्यसमा अब त्यसले खाएर उब्रेको एक दुइवटा अस्ति उम्रिरहेछ होइन अब त्यसलाई चाहिँ हामीले अब राम्रोसँगले मलाई मेरो विचारमा चाहिँ के भनेदेखिलाई यसो पटमा राखेर के हो पटमा एक एकवटा हाल्यो अब रायो सागको बिउलाई एक एकवटा हालेर त्यसरी अब राम्रोसँग त्यसलाई पनि पानी मलजलहरू राख्यो भनेदेखिलाई चाहिँ राम्रो हुँदोरहेछ हो अन्त रायो साग चाहिँ मलाई के लाग्यो भनेदेखिलाई त्यो चाहिँ एकदमै के त अब हुन्छ सेपिलो जगामा भएको जस्तो लाग्यो त्यो एकदमै ठन्डामा होइन ठन्डाको मौसममा त्यसरी भएको जस्तो लाग्यो अब रायो सागहरू चाहिँ अन्त त्यहाँबाट त्यसको लागि त हुनु त अब अब के के दबाईहरू पाउँछ त्यो दबाईहरू गरेर होइन हामीले राम्रोसँग स्प्रेहरू गरेर जोगाउनु सक्यौँ भनेदेखिलाई चाहिँ अब राम्रो हुन्छ अब जोगाउनु सक्यो भने चाहिँ राम्रो हुन्छ होइन अब मुलाको सागहरू रोप्दाखेरि अब हामीले पहिला अब मजाले त्यसलाई माटो ऊ गरेर होइन अब सुकाएर मजाले माथिबाट मल हालेर त्यो स्वाट्टै त्यसको मुलाको बिउ छर्दा पनि र पनि खाइदिन्छ के अब अब त्यसको सेफ्टीको लागि हो भनेदेखि चाहिँ हामीले माथिबाट यसरी पत्ताहरू लगाएर होइन यस्तो ऊ योहरू लगाएर पत्ताहरू लगाएर यसरी छोप्यौँ भनेदेखिलाई चाहिँ त्यसबाट अलिकति चाहिँ अब उम्रिन्छ भनौँ न है अलिकति उम्रिन्छ अन्त त्यहाँदेखि उम्रेर अन्त त्यहाँबाट चाहिँ ऊ योमा के ऊ यो उसमा भन्दा चाहिँ हट हाउसमा अब के त हट हाउस बनायो हट हाउसमा हट हाउस हट हाउस बनाएर राख्यो भनेदेखि चाहिँ एकदमै राम्रो हुन्छ हामीले अझ त्यसमा कतिवटा सेफ्टीको लागि फेन्सिङहरू बनाएर राख्यो भने चराचुरुङ्गीहरू भयो होइन त्यस्तोहरूलाई मजाले ऊ यो गरेर राखिदिए हुन्छ अझ हट हाउसमा चाहिँ राम्रो हुन्छ मेरो विचारमा हो भने चाहिँ अन्त अब त्यो ऊ योहरूको लागि अब जुन चाहिँ अब ऊ योहरूको लागि अब छिट्टोको लागि होइन अब जस्तो मिसिनहरू हुन्छ भनेदेखिलाई चाहिँ अब राम्रो हुन्छ अब जस्तै अब गभमेन्टबाट अब त्यस्तो कतिवटा ऊ योहरू हुन्छ है अझ हामीलाई त कति कुरो याद छैन अब हामीले कतिवटा अब यस्तो न्युजतिर हेर्दाखेरि एडभर्टाइसतिर हेर्दाखेरि है त्यस्तो छिटोको लागि अब कतिवटा यस्तो मिसिनहरू पनि पाउँदो रहेछ होइन अब त्यस्तोहरू हामीले चलाउनु सक्यो भनेदेखिलाई चाहिँ हामीलाई एकदमै राम्रो हुन्छ